दार्जिलिङमा बाहिरबाट आउने मानिसहरूको लागि जस्तै यहाँ जो घुम्न आएको हुन्छन् उनीहरूको लागि होटलहरू पाइन्छ होटलहरूको त सुविधा छ जो पढ्नुको लागि आउँछ बाहिरबाट उनीहरूको लागि पनि होस्टेलहरू छ दार्जिलिङमा दार्जिलिङमा घरहरू धेरैजस्तो फ्ल्याट सिस्टमहरू छ फ्ल्याट सिस्टममा घरहरू बिक्री हुन्छन् आजकल धेरै परिवारहरू जो शिक्षाको लागि आएको हुन्छ कति कामको लागि आएको मानिसहरू हुन्छ तिनीहरूको लागि चाहिँ घर भाडाको गरेर उनीहरू बस्ने गर्छन् घर भाडा पनि दुईवटा रुम भएको तिन हजार चार हजार पर्ने गर्छ जग्गा जमिन आजकल सहर एरियामा त पाउँदैन सहर एरियामा जग्गा जमिन पाउन धेरै मुस्किल छ किनभने सानो सानो जग्गामा पनि बिल्डिङ बनाएर अनि फेरि त्यो फ्ल्याट सिस्टम गरेर बेच्ने त्यो चलन अहिले रहेको छ अनि दार्जिलिङमा फेरि चियाबगान क्षेत्र ज्यादा छ त्यही भएर ज्यादा जमिनहरू चियाबगान क्षेत्रले नै ढाकेको छ अनि मानिसहरूले कुनै कुनै एरियामा चाहिँ जमिनहरू पनि किन्न यसरी पाउँछ